स्वतन्त्र सेनानीहरूको नाम प्रथमतः हो महात्मा गान्धी दल बहादुर गिरी सुभाष चन्द्र बोस जवाहरलाल नेहरू त्यसपछि सरदार वल्लभ भाइ पटेल बङ्गाली साहित्यकार रवीन्द्रनाथ टेगोर